हेलो तपाईँ यहाँ तल कार रेन्टल एजेन्सीबाट बोल्नुभएको सुन्नु नि तपाईँकोबाट हामीलाई नभनौँ भने पनि पाँच तारिक नभने छ तारिकको लागि चाहिँ गाडी चाहिएको थियो किनकि हाम्रो पुरा परिवार सहितै हामी सिक्किम टुरको लागि जानु जाँदैछ